मन्दिप भाइ के रे मैले दोकानबाट क्रिम ल्याएको थिएँ कि त्यो क्रिम कसले पट् दिएको त्यो दोकानबाट के रे सोनुले दिएको हो ए के रे हैन मैले सधै चाहिँ ऊ यो पोन्ड्सको एज मिऱ्याकल लान्थेँ कि यो पालि अलिक चेन्ज भएर आएको रहेछ सबै अनुहारभरि पुरा पिम्पल्सहरू निस्केर कस्तो बिग्रिरहेको छ कि तपाईँले क्रिमहरू दिँदाखेरि चाहिँ अलिक हेरेर दिनुहेस् न ल त्यो नानीहरूलाई नभन्दिनुहोस् कि दिनु भनेर आफै हेरेर दिनुहोस् हेर्नुहोस् त यहाँ अनुहार बिग्रेर कस्तो भइरहेको छ अनि त के रे अब डक्टर देखाउनु जानु भनेको मलाई के रे अब ल्याइदिँदाखेरि चाहिँ राम्रो प्रोडक्टको ल्याइदिनुहोस् न ल